म सानैदेखि गाउँमा बसेको र मेरो गाउँको छेउमा ठुल्ठुला खोला नालाहरू छन् जहाँ चाहिँ म सानैदेखि माछा मार्न जान्थेँ त्यसैले गर्दा मैले माछा मार्न सिकेको र म साना सानादेखि माछा मार्न जान्छु यही नदी यही नाला खोलाहरूतिर र मैले यहाँ नाला खोलाबाट धेरै माछाहरू पकडेको पनि छु अझ ठुल्ठुलाहरूबाट मैले माछा मार्न तरिकाहरू यहीँ सिकेँ कि जब पानी धेरै बेसी पर्छ अनि जब खोला नालामा धेरै पानी आउँछ तबनेर हामी नालामा मच्छरदानी चाहिँ मज्जाले बिछ्याईकन लगाइदिने गर्थ्यौँ जहाँनेर चाहिँ माछाहरू आएर अड्किन्थे र त्यति बेला चाहिँ धेरै माछाहरू अड्किन्थे त्यस्तो जालीतिर र त्यसै गरी बल्छी दाना बल्छी कसरी बनाउनु बल्छी बाँध्नु र काँटा कत्रो कत्रा लगाउनु कत्रो माछाको लागि कत्रो लगाउनहरू यी सबै कुराहरू चाहिँ मैले आफ्ना ठुल्ठुलाबाट सिकेको